हेलो हेलो यो चाइना गार्डन हो हजुरहरूको चाइना गार्डनमा ऊ यो सस ससेज चाउमिन फ्राई राइसहरू हुन्छ उपलब्ध छ अहिले म तपाईँहरूकोमा छ भने म अर्डर गर्न चाहन्छु आजु मलाई चाहिएको छ र जसले छ कि छैन तपाईँहरूकोमा होइन तपाईँहरूकोमा छ भने चाहिँ मलाई यै फोनमा फेरि कल ब्याक गर्नुहोस् अन्त म तपाईँहरूलाई अर्डर लिन्छु